जवान पुस्ताहरू भन्दा पुरानो पुस्ताहरू बढी धार्मिक थिए जस्तो लाग्छ मलाई किनभने अहिलेको जवान पुस्ताहरू उति धार्मिक कुरोहरूलाई प्राथमिकता दिँदैन र उनीहरूले जे कुरा पनि साइन्टिफिक कुराहरूलाई नै बढी मान्ने गर्छ र उहिलेको पुस्ताले धेरै सुपेरिस्टिज बिलिभहरू पनि मान्ने गर्थ्यो र उहाँहरू धेरै नै धार्मिक पनि थिइन र धेरै प्राकितिक पुजाहरू अहिले पनि मेरो बाजे बोज्यू ठुलो बडाले गाउँ बस्तीमा गरि रहन्छन् त्यसरी नै पानी उम्रिने ठाउँमा देवी पुजा गर्छन् त्यसरी नै ठुला ठुला डाँडा काँडातिर पनि पाठ पुजाहरू गर्छन् त्यसरी नै घर बहिरको देउताहरू घर भित्रको देउताहरू गाई बस्तु पालिने गोठहरूको देउताहरू यी सबै देउताहरू बाजे पुस्ताहरूले मानिन्दै आएका छन् तर अहिले भने हाम्रो जवान पिँढीहरूले यी कुरा यी सबै धार्मिक कुराहरूलाई उति मान्यता दिँदैनन् त्यसै कारणले जवान पुस्ताहरू बढी धार्मिक छन् भन्न चाहिँ उचित लाग्दैन त्यसैले धार्मिक पुस्ताहरू धार पुरानो पुस्ताहरू नै बढी धार्मिक थियो जस्तो लाग्छ